अब हामी बजार बजार जाँदाखेरि त्यो सानो सानो नानीहरू होटलतिर दोकानतिर काम गरेको देख्छौँ त्यो नानीहरू केको लागि त्यसरी न त स्कुल जाँदाखेरिको के अरे दुःखले हो न त आफ्नो के अरे खानको लागिको दुःखले हो के अरे बजार बजारतिर काम गरेको देख्छौँ त्यो नानीहरूलाई कसो गर्नुपर्ने हो उसको बाबुआमा छैन र नभएर हो कि र खानेकुरो घरमा नभएर हो कि न स्कुलै जानु नसक्ने अवस्थामा परेर हो कि त्यो सानोसानो नानीहरूले त्यसरी कामहरू गर्दै गरेको हामी देख्छौँ अनि त्यो नानीहरूलाई के गर्नुपर्छ कसो गर्नुपर्छ त्यो सबै के अरे के अरे उयो गर्नुपर्ने हो त्यो नानीहरूलाई देखरेख गरेर अलिकति उयो गरेर राख्नुपर्ने हो कि न त के अरे त्यसरी काममै लगाएर हुन्छ कि न त स्कुल नै स्कुलको व्यवस्था गरिदिनु पर्ने हो कि पर्छ कि त्यो केही उयो भएन त के गर्नु आफ्नो आमाबाबु नभएर पनि होला हामी बजारतिर जाँदाखेरि त्यसरी काम गर्दै गरेको नानीहरू देख्छौँ हामीलाई माया लाग्छ के गर्ने कसो गर्ने हो त्यो नानीहरूको भविष्यमा के होला कसो होला अनि उसको बाबुआमा नभएर हो कि न त पढ्नु गाह्रो परेर हो कि या पढ्नै नसक्ने स्कुलै लगाउनु नसक्ने अवस्थाले हो कि त्यसरी हामी काम गर्दै गरेको देखेको देख्छौँ